कुकिङ चाहिँ मलाई साह्रै मनपर्ने होइन एउटा लाइफको पार्ट नै भनौँ साह्रै मनपर्छ मलाई कुकिङको लागि चाहिँ एकदम नयाँ नयाँ डिसहरू सिक्नुको लागि होइन नयाँ नयाँ कुरो बनाउनु त्यो सिक्नुको लागि मलाई चाहिँ पुरा मनपर्ने कुकिङ चाहिँ मेरो हबी नै भनौँ होइन मलाई नयाँ कुराहरू सिक्नु मनपर्छ नयाँ कुराहरू बनाएर कसैलाई खुवाउनु त्यही इच्छा लाग्छ है मलाई साह्रै मनपर्छ कुकिङ चाहिँ अन्त मलाई त्यस्तै अब जुलबी भयो होइन अन्त समोसा बिरयानी अन्त भेज बिरयानी थुक्पा चाउमिन मोमो पिज्जाहरू होइन त्यसरीहरू नयाँ नयाँ कुरोहरू पुरा बनाउनु अब इच्छा लाग्छ बनाउँछु पनि म है अन्त मेरो त्यो कुकिङको लागि चाहिँ अब त्यो त्यसलाई बरकरार राख्नको लागि चाहिँ म दोकान खोल्ने इच्छा थियो मेरो होइन सपनाहरू थियो त्यसमा मेरै सानो जमिनमा अब मैले खोलेर म चलाउँछु भन्ने मेरो इच्छाहरू थियो तर अब त्यो पुरा हुनसकेन किनभने म त्यो टाइममा मैले बाहिर गएर अरू नै कामहरू गर्नुपर्यो है त्यस्तो दोकान चल्ने पनि सकेन त्यही भएर मैले अरू नै जग्गातिर कामहरू खोज्नुपर्यो अन्त अहिले पनि तर मलाई अब इच्छा चाहिँ छ भविष्यमा अब खोल्ने भन्ने होइन किनभने अब कुकिङ त मलाई एकदमै मनपर्ने हो मैले मेरो मनले नै म कुक गर्छु क्या मलाई त्यो मन पनि पर्छ त्यही भएर म नयाँ नयाँ कुरोहरू सिकेर है कसैलाई खुवाउन मलाई खुसी लाग्छ त्यही मलाई पुरा मनपर्छ कुकिङ चाहिँ अब कुकिङ गरेर अब त्यो होटल खोल्ने इच्छाहरू छ अब भविष्यमा त्यही गर्ने कोसिस पनि छ मेरो